हेलो सुन्नुहोस् न मलाई कालिम्पोङको यहाँनिर मजा मजाको घुम्ने ठाउँहरूको बारेमा अलिकति भनिदिनु होस् न हौ हजुर

म चाहिँ खासमा यहाँनिर कालिम्पोङ चाहिँ घुम्नु आएको तर त्यही अब उयो गर्दैछु डेलोहरू जानु मेन टाउनदेखि चाहिँ कति लाग्छ होला डेलो घुम्नु लागि ए फाइभ हन्ड्रेड अपडाउन हुन्छ फाइभ हन्ड्रेडमा ए लाभाहरू चाहिँ अलिक टाढै होला ए जानु आउनु नि है क्याब लिनुपऱ्यो है एउटा ए हजुर हुन्छ हुन्छ थ्याङ्क्यु